हेलो हजुर भन्नुहोस् कहाँबाट बोल्नु भयो तपाईँ हजुर हजुर ए हुन्छ आउनुहोस् न दार्जिलिङ घुम्नु यति बेला त मौसमहरू पनि है राम्रो छ अन्तखेरि दार्जिलिङमा त सबै भाषाको कल्चरको ड्रेसहरू छ है जस्तो अब हाम्रो नेपाली छेत्रीहरूको चाहिँ ढाका चोली चौबन्दी फरिया है हजुर तिलहरी नौगेँडी चेप्टे सुन यो चाहिँ केटीहरूकोमा आउँछ है केटाहरूकोमा चाहिँ दौरा सुरुवाल है ढाकाको टोपी खुकुरी हेम्बरी बाँधेर खुकुरी यस्तो खालको ड्रेसहरू हुन्छ आउनुहोस् न घुम्नु तपाईँ ए किन्नुको लागि चाहिँ हजुर त्यस्तो महँगो त पर्दैन तपाईँले किन्नुओर्नु सक्नुहुन्छ अब तपाईँले फोटो सुटिङको लागि मात्रै हो भने चाहिँ यस्तो हाम्रो उयो चौरस्ता छ है चौरस्तामा दुइटा फोटो सुटिङको लागि पाइन्छ हजुर चौरस्तामा पनि पाउँछ पाउँछ हो आउनुहोस् न हजुर अरू जात जातको पनि हुन्छ जस्तो भोटेको भयो है शेर्पाको तामाङको लिम्बूको हर तरिकाको ड्रेस पाउनुहुन्छ तपाईँले जातिअनुसार तपाईँलाई चाहिँ अब कुन चाहिँ जातिको लुगा लाउनुहुन्छ तपाईँले वहाँनिर गएर सोध्नु भयो भनी चाहिँ उहाँहरूले बताइदिनुहुन्छ तपाईँलाई है यो जातको यो लुगा भनेर सबै नै हजुर सकेर तपाईँ फोटो सुटिङ पनि गर्नु सक्नुहुन्छ तपाईँलाई अब इच्छा भयो लिनु भन्नुभयो भने चाहिँ लिनु पनि सक्नुहुन्छ हजुर होटलको लागि तपाईँले त्यही दिन आएर बुक गर्दा पनि हुन्छ है अहिले नै तपाईँलाई अब बुक गर्नुहुन्छ भने चाहिँ अब अलिकति डिस्काउन्ट चाहिँ पाउनुहुन्छ अब हप्ता दस दिन अगाडि बुक गर्नुभयो भने चाहिँ अलिकति डिस्काउन्टहरू हुन्छ त्यो दिन चाहिँ अब डिस्काउन्ट पाउनु हुँदैन भए पनि होटलहरू चाहिँ एभाइलेबल छ पाउनुहुन्छ हजुर तपाईँले डबल बेडको पनि पाउनुहुन्छ सिङ्गल बेडको पनि पाउनुहुन्छ साथमा तपाईँले बाथरूम एटेजमा है पाउनुहुन्छ गिजरहरू पनि अब यहाँ त ठन्डा छ गिजरहरू पनि पाउनुहुन्छ तातो पानी नै युज हुन्छ प्रायः यहाँनिर हाम्रो हुन्छ आउनुहोस् न ल कन्ट्याक्ट गर्नुहोस् हुन्छ धन्यवाद